आफ्नो बगैँचा व्यवस्थित गर्नुको लागि धेरै कठिनहरू कठिनाइहरूको सामना गर्नुपर्छ किनभने कतिवटा अब फुलहरू भन्ने कुरा एकदमै डेलिकेट चिजहरू है हामीले कतिवटा स्प्रेहरू केमिकलहरू पनि स्प्रे गर्नु कर पर्छ किनभने कति झुसुलेहरू लाग्छ किराहरू लाग्छ लाई लाग्छ है अनि त्यसको लागि हामीले केमिकलहरू पानीसँग पानीमा हालेर त्यसलाई पनि हामी छर्किनु छर्किनु कर पर्छ है हामीले किनभने अब कति उयसले है अब एउटा मान्छेको एउटा सोख हुन्छ आफ्नो गार्डेनिङको होइन अब कति दुःखले कतिवटा प्लान्टहरू फुलहरू उब्जाएको हुन्छौँ कति किनेर ल्याएको हुन्छौँ र ए त्यो त्यसै पनि फुल्नु फुल प्लान्टहरूले त्यसै पनि घरलाई उज्यालो बनाएर राखेको हुन्छ है त्यसमा अलिकति किराहरू लागिदियो भने उयो भयो भने त्यो पत्ताहरू टुक्रिँदै खाइदिन्छ कति झुसुलेहरूले है टुक्रा परेको प्लान्टहरू राम्रो देखिँदैन फुलहरू फुल्दै गरेको भर्खर कोपिला लागेको फुलहरूलाई कति किराहरू पसेर बिगारिदिन्छ कोही जराबाटै कमिलाले त्यो फेदैबाट नै खाइदिएर त्यो प्लान्टहरूलाई बिगारिदिन्छ फुलहरूलाई बिगारिदिन्छ है र झारहरू अमिलो झारहरू पनि धेरै मात्रामा उम्रिन्छ र त्यो एकदमै नराम्रो देखिन्छ र त्यो झारपातहरूमा हामीले उखाल्दै गर्नुपऱ्यो है र त्यसलाई चाहिँ हामीले एकदमै अब रोपेर मात्रै हुँदैन त्यसलाई कतिवटा कुरामा हामीले केमिकल छर्केर हुन्छ कि कि दबाई छर्केर हुन्छ कि झारपात उखालपाखल गरेर एकदमै राम्रोसँगले त्यसलाई स्याहार्नु पनि पर्छ